गेम खेलेर मजा लाग्छ अरूहरूले हामीलाई माऱ्यो भने हामीलाई रिस उठ्छ अनि हामीले अरूहरूलाई माऱ्यो भने मजा लाग्छ रिमोटहरू देखाउनु पाउँछ अरूहरूलाई कति बेसी बेसी मान्छे माऱ्यो भने विन्स पनि हुन्छ ग्राफिक्सहरू दामी हुन्छ थुप्रो गन्सहरू पनि पाउँछ रनिङ गेम्सहरू पनि हुन्छ थुप्रो दामी रहेछ त्यो त्यो गेमहरू पनि खेल्नु त्यो रनिङ गेम्सहरूको कोइनहरू खानु पर्छ त्यो र कोइनहरू खाएर दामी लाग्छ जति जति बेसीसम्म खेल्नु सक्छ त्यतिखेर मजा लाग्छ बेला बेला बेसी खेले पछि स्पिड हुन्छ अनि गेम गेमहरू गेम बेसी खेल्यो भने मोबाइल ह्याङ्ग चल्छ गेमहरू खेल्नु तर मजा लाग्छ अनि गेम बेसी खेल्यो भने मान्छे पगला नै हुनु सक्छ अनि तर पनि गेमहरू खेल्यो भने आँखा पनि बिग्रनु बिग्रन्छ सेहदको लागि राम्रो होइन गेमहरू खेल्नु तर पनि मान्छेहरू खेल्छ अनि पबजी गेमहरू खेलेर कतिजना मरेको पनि छ त्यो गेम खेल्नु हुँदैन त्यो गेम राम्रो होइन कतिजनाले लुडो गेमहरू पनि खेल्छ पैसाको त्यस्तो पैसाको गेमहरू खेल्नु हुँदैन क्यारम बोडहरू खेल्छ त्यस्तो खेल्नु हुँदैन कतिजनाले चेसहरू खेल्छ त्यस्तो पनि खेल्नु हुँदैन